हाम्रो क्षेत्रमा चाहिँ केही मृत्यु दरका प्रमुख कारणहरू चाहिँ हुन् मलेरिया जन्डिस निमोनिया र बाल मृत्युदरको रेट चाहिँ दरको उयो चाहिँ हो टु टु थ्री पर्सेन्ट र शिशु शिशुहरूका लागि खोपहरू अब उपलब्ध छ सरकारी योजनाहरू जस्तै अब आइसिडिएस होइन जहाँनिर चाहिँ अब नानीहरूलाई साना साना नानीहरूलाई अब न्युट्रिसियस फुडहरू अब त्यो स्किममा चाहिँ न्युट्रिसियस फुडहरू दिने गर्छ र डिफ्रेन्ट अब टाइप अफ भेक्सिनेसन्सहरू पनि अब नानीहरूको लागि एभाइलेबल छ